म एउटा क्रिस्चियन फ्यामिलीको मान्छे हो मेरो चर्च चाहिँ चर्च अफ् गड हो जोरबङ्लोको हो मेरो पास्टरको नाम चाहिँ अनिमेल अनिमेल कुमार हो म जबदेखि क्रिस्चियन धर्ममा एन्सियस लिनु थालेँ त्यति बेलादेखिको मलाई जिजस प्रिचिङ्गसहरूको थाहा पायो पछि चाहिँ गडले हामीलाई माया गर्छ अन्त उसले आफ्नो एउटा लौतो छोरालाई खाली यो दुनियाँमा पठायो हाम्रो सिन हटाउनु गर्नु लागि उनले भन्छ मलाई दिलले माग मलाई सोची सोची माग म तिमीलाई दिनेछु त्यसै कारण म गडलाई बिलिभ गर्छु कि उनले मलाई कल्याणहरू दिन्छ यिशुले मलाई शुद्ध बनाएको छ उसको रगतले धोएर